हेलो ड्राइभर भाइ राजा बोल्नुभएको हो ए भाइ मैले नि अघि तपाईँलाई क्या हो मलाई लिनुको लागि माथि युथ होस्टेल मेरो घरको अगाडि आउनु भनेर भनेको थिएँ नि हजुर त्यही त माथि तपाईँ नआई दिनुहोस् कि किनभने म मेरो तल काम पर्यो नि त बजारमा कि त्यसले गर्दा म तल डालिस्थानमा भेट्छु नि तपाईँलाई तपाईँले मलाई त्यहीँबाट पिक गरिदिनु होस् न ल हजुर माथि आउनुपरेन भाइ ए हजुर त्यही त मेरो मेरो अहिले निस्कने काम पर्यो नि त अलिकति छिटो नै निस्कनुपर्ने भयो कि म बजारमा मेरो काम छ कि त्यस्तै बजारको काम गरेर गरेर चाहिँ त्यहाँनिर डालिस्थानमा आउँछु नि हजुर तपाईँ त्यहाँनिर आइदिनुहोस् न ल मलाई त्यहीँबाट पिक गरिदिनुहोस् न ल भाइ ए तपाईँ पनि पेसेन्जरहरू हालेर आउनहुन्छ ए हुन्छ भाइ हुन्छ भाइ मलाई त्यहाँनिर आएर त्यहाँनिर पिक गरेर अनि लानुहोस् न मलाई तर तपाईँले एकपल्ट कल पनि गरिदिनु होस् न ल हुन्छ भाइ हुन्छ थ्याङ्क्यु